हेल्लो गुड आफ्टरनुन म्याम

अनि म चाहिँ सोहितको आमा बोलेको कि ऊ नाइन क्लासको तपाईँ टिचर अरे क्लास टिचर अरे नि ए अनि त त्यो मैले युनिट टेस्टहरूको लागि कल गरेको थिएँ कि अनि त उसले राम्रै गरेको छ भनेर नि हजुर हजुर ए हजुर ए हजुर ग अँ होइन हाम्रो गाउँमा पनि त्यस्तो राम्रो छैन कि म्याथ स्टुडेन्टहरू अनि त टिचरहरू पनि राम्रो पाउँदैन नि त त्यसै कारणले अब त्यो उसकै मिहिनेतले गर्दा गरेर ल्याएको होला त्यति पनि हो अलिक विकै छ तपाईँलाई त थाहै छ नानीहरू म्याथमा त विकै हुन्छ भनेर हो अनि त इन्टरनेट हजुर ए ए हजुर अनि त ऊ यो त्यो अलिकति भए पनि राम्रै छ है उसको अरू सब्जेक्टहरूतिर त हजुर हजुर ए हजुर ए हजुर हुन्छ अनि त त्यो प्रोजेक्टहरूको लागि पनि उसले भन्दैथियो हो मलाई अनि त सबै सब्जेक्टकै हुन्छ है हजुर ए हजुर ए हजुर ए हजुर हजुर हजुर ए हजुर ए हजुर हजुर हजुर ए हजुर यो प्रोजेक्टको चाहिँ मार्क्स जोडिन्छ है थर्ड टर्ममा अँ हजुर हजुर हजुर ए हजुर ए हजुर हजुर ऊ बिमार भएको थियो नि त अनि त ए हजुर हजुर ए हजुर हजुर ए हुन्छ हुन्छ हुन्छ ए हुन्छ हुन्छ हुन्छ म्याम थ्याङ्क यु हुन्छ